खेलकुदले मानिसहरूलाई शारीरिक सुदृड मात्र नबनाएर यसले मानिसको मानसिक स्थितिलाई पनि सबल बनाउँछ किनभन्दाखेरि जब हामी मानसिक तनावमा हुन्छौँ त्यति बेला जब हामी यसरी बाहिर साथी सङ्गीहरूसँग जब खेलकुदतर्फ लाग्छौँ खेलकुदतिर लाग्छौँ त्यतिबेला हामी हाम्रो जुन शारीरिक शारीरिक एक्सर्साइज मात्रै नभएर कतिवटा मानसिक एक्सर्साइजहरू पनि हुन्छ त्यहाँदेखि कतिवटा खेलकुदहरूमा हामीले आफ्नो बलको मात्रै होइने कोही बेला बुद्धिको पनि प्रयोग गर्नु पर्छ र साथी सङ्गीहरूसँग कुनै पनि कार्य गर्दाखेरि धेरै नै रमाइलो हुन्छ र कतिवटा दिमागमा भएको कतिवटा तनावहरूलाई पनि हामी सजिलैसँग यसलाई हामी तनावहरूबाट राहत पुऱ्याउन सक्छौँ